मेरो लागि गर्वको कुरा भन्नु पर्दाखेरि चाहिँ मेरो दुइटा छोरीहरू छ मैले एकदम मेरो छोरीहरू सबै कुरोमा राम्रो छ पढ्नुमा तिनीहरू घरको काम गर्नुमा सबै कुरोमा पर्फेक्ट छ मैले जे भन्यो त्यही भन्छ मैले जे भन्यो त्यही मानिरहेको हुन्छ होइन तिनीहरूपट्टि चाहिँ मलाई एकदम गर्व लाग्छ कि मेरो अँ मेरो दुइटा छोरी छ यिनीहरू मैले भनेको जस्तै छ भन्ने मलाई एकदम गर्व लाग्छ मेरो छोरीहरूमाथि चाहिँ प्लस त्यो पछि पनि मेरो हस्बेन्ड मेरो बुढा पनि होइन मेरो श्रीमान् पनि राम्रो हुनुहुन्छ मलाई एकदम सपोर्ट गर्नुहुन्छ होइन मैले जे भन्यो जसो भन्यो सबै सपोर्ट गर्नुहुन्छ उसले केही कुरा मलाई नसोधिकिन गर्दैन सबै कुरो मलाई सोध्छ हामी दुईजनाको बिचमा एउटा कुराकानी हुन्छ के ठिक के नठिक मैले उसको उसलाई कुरा कतिवटा भन्छु उसले मलाई कतिवटा कुरा भन्छ त्यही भएर होला हामी बुढा बुढीको बिचमा सबै कुरा मिलेर नै नि हाम्रो नानीले त्यसमा चाहिँ नानीलाई पनि त्यही अब राम्रो भएको होला किनभने हाम्रो एकदम एउटाको मात्रै डिसाइड गरेर त्यो चल्छ भन्ने छैन हाम्रो फेमिलीमा हाम्रो फेमेलीमा एकदम सबैजना बस्छ सबैजना गर्छ त्यहाँदेखि के कुरा चाहिँ ठिक हो के कुरा चाहिँ नठिक हो त्यसको बारेमा त्यो हुन्छ त्यहाँदेखि मात्र हाम्रो त्यो एउटा डिसाइड हुन्छ त्यसले गर्दा हामीले घरहरू पनि राम्रो बनाएको छौँ होइन म हुनु त म हाउस वाइफ हो म हाउस वाइफ भएर म दुइटा नानी हेरेर मेरो पुरा टाइम मेरो नानीहरूमाथि दिन्छु हाउस वाइफ भएर बसिरहेको छु मेरो बुढा काम गर्नुहुन्छ मेरो हस्बेन्ड श्रीमान् काम गर्नुहुन्छ उसले आफ्नो क्षमता सबै कुरा हामीलाई पुरा गर्नुपर्छ उसले एउटा श्रीमान् भएको सप्पै कर्त्तव्य पुरा गर्नुहुन्छ गर्छन् र म यता घरमा श्रीमती भएर दुइटा नानीको आमा भएर म आफ्नो सबै कर्त्तव्य पुरा गरिरहेको छ इष्टमित्र शाखा सन्तान राख्ने सबै काम त्यो मेरो हो सबै पुग नपुग सबै हेर्ने त्यो मेरो श्रीमान्को काम हो हामी दुईजनाको बिचमा यसो सम्झौता एउटा मिलिरहेको छ त्यही भएर म एकदम खुसी छु र म गर्व गर्छु मेरो दुइटा नानी र मेरो श्रीमान्माथि सायद मेरो श्रीमान् नभएको हुनु हो भने म अहिले यस्तो खालको हुन्थेन होला मलाई भगवान्ले एकदम बास गर्दिनु भएको छ मलाई भगवान्ले शिरमा हात राख्दिनु भएको छ र मेरो यस्तो श्रीमान् पाएँ कि मलाई सबै कुरो भरिपूर्ण गर्दिनु भएको छ त्यसको लागि चाहिँ म गर्व गर्छु त्यही गर्वको साथसाथ म भगवान्लाई पनि धन्यवाद दिन्छु कि उनले मलाई यस्तो राम्रो गर्दिनु भएको छ भनेर